दार्जिलिङ जिल्लाका केही उल्लेखनीय स्थल चिन्ह तथा ऐतिहासिक स्थलहरू धेरै छन् जस्तै महाकाल मन्दिर जापानीस टेम्पल डाली गु डाली गुम्बा सेन्ट एन्ड्रियु चर्च गुरुद्वारा सिन्चेल धाम इडेन धाम तारा देवी मन्दिर चौरस्ता आदि हुन् अनि घुम्ने स्थानहरू भन्नु पर्दा चाहिँ बतासे लुप पद्मजा नायडु जुलोजिकल पार्क हिमालयन माउन्टेनेरिङ इन्स्टिच्युट नाइटिङ्गल पार्क रक गार्डन आदि हुन् यी स्थानहरू सबै मानिसहरूको लागि खुला हुने गर्दछ अनि स्थानीय मानिसहरू साथै पर्यटकहरू यी स्थानमा जाने गर्छन् मानिसहरू फुर्सदको बेला समय बिताउन प्रायः चौरस्ता जाने गर्छन् किनभने चौरस्तामा चौरस्ता दार्जिलिङको एउटा यस्तो स्थान हो जहाँ साना साना नानीहरूदेखिन लिएर बुढाबुढीसम्म मानिसहरू त्यहाँ आएर समय बिताउन मन पराउँछ त्यहाँ बस्न रमाइलो मनाउँ मान्छ